हाम्रो क्षेत्रमा भएको ऐतिहासिक मन्दिर हाम्रो सिद्धेश्वरी धाम भन्ने हाम्रो एउटा मन्दिर छ र त्यो मन्दिर एकदम प्रसिद्ध मन्दिर हो र त्यहाँ पार्वती माताको विशेषता छ भन्ने हामी मान्ने गर्दछौँ र त्यो मन्दिर हामीदेखि हाम्रो गाउँदेखिको लगभग ढेड घण्टाको दुरीमा छ र त्यो मन्दिर एकदम राम्रो मन्दिर छ र त्यहाँ हामी सबजना गएर पूजा गर्ने गर्दछौँ र धेरै अरू ठाउँका मानिसहरू पनि आएर त्यहाँ पूजा गर्ने गर्दछन् र त्यो मन्दिर एकदम त्यहाँ हाम्रो गाउँमा भएको एकदम एउटा प्रसिद्ध मन्दिर पनि हो र त्यो मन्दिर हामी भ्रमण गर्दछौँ वर्षमा एक पल्ट दुई पल्ट हामी भ्रमण गर्दछौँ हामी नौरथाको बेलामा विशेष गरी त्यहाँ जाने गर्दछौँ र त्यहाँ धेरै ठुलो पुराणहरू यस्तो पूजाहरू पण्डालहरू पनि हुने गर्दछ